यो करकोलको पानी रातो रातो आउँछ अनि अलिक नुनिलो नुनिलो टाइपको हुन्छ कस्तो कस्तो टाइपको गन्हाउँछ करकोलको पानी आएर अलिक अलिक आसान पनि भएको छ रातो रातो पनि हुन्छ पानी अनि एकताल मात्रै अनि गिराउँछ एकताल गिराउँछ जत्तिखेर लाइन जान्छ त्यतिखेर पानी न पानी नआउँदा मुस्किल हुन्छ जत्तिखेर हामीले पानी खेरो त्यतिखेर अलिक गल अलिक राम्रो हुन्छ अनि त्यो पानी खाएर हल्का सानो हुन्छ भात खानु पनि चाहिन्छ मुख धुँदा पनि पानी चाहिन्छ नुहाउँदा पनि पानी चाहिन्छ पानी पानी भएर अलिक आसान हुँदैछ दुनियाँमा पानी छैन भने अलिक मुस्किलहरू हुन्छ पानी छैन भने मर्नसक्छ मर्छ पानीले गर्दा बाँचिरहेको छ हामी जेमा पनि पानी चाहिन्छ पानी भएन भने मान्छेहरू बाँच्न सक्दैन पानीको सिजनमा अहिले पानी आएको छैन अनि